हो त म मोना दिदी हो त

बाग्राकोट राम्रै छ मजा मजाको छ घुम्ने जग्गाहरू यता भयो अमिर सुन्दासको घर भयो यता मूर्तिहरू हेर्दा नि हुन्छ यता चिया बा चियाबारीमा यता नयाँ बाटोहरू खोलिएको छ त्यहाँ जाँदा पनि भइहाल्छ यता फारसतिर जाँदा पनि भइहाल्छ यता लेस खोलाको बाँधै बाँध घुम्नु गयो भने पनि माथि माथि जानुपर्छ घुम्ने जग्गाहरू राम्रो छ मार्केटहरू छ बरगाछतिर छ यता कोइला कम्पनीतिर पनि छ पाइन्छ यहाँ त अरू थुप्रै सुबिस्ता पाइन्छ टोटो पाइहाल्छ मारुती पनि पाइहाल्छ यता बोलेरोहरू पनि पाउँछ कता कता जाने जहाँ जाँदा पनि पाउँछ गाडीहरू त अहिले बाग्राकोटको मौसम बाग्राकोटको बाग्राकोटको मौसम राम्रै छ राम्रो छ त्यति गर्मी छैन ठिकैको छ ए हुन्छ त राम्रो छ त चियाबारी बगान छ यता फारसतिर त नयाँ बाटोहरू खोलिएको छ दार्जिलिङ जस्तै छ बाटो बनाएको छ राम्रो छ घुम्न आउनुहोस् न राम्रो छ यता नयाँ बाटो पनि खोलेको छ त यता बगानदेखिको लिएर ओद्लाबारी ओद्लाबारीदेखिको लिएर यता सिक्किम जाने बाटोहरू बनिँदैछ यहाँ त पुरा राम्रो छ टुरिस्टहरू पनि आउँछ यता घुम्नु एकदम राम्रो जग्गा छ नयाँ बाटोमा त उड्छ नि धुलो अहिले पानीको मौसम छैन पानी आएको छैन पानी पऱ्यो भने चाहिँ के अरे धुलो उड्दैन अहिले त पुरै धुलो छ पाउडर दलेको जस्तै हुन्छ नयाँ बाटोमा त हजुर राम्रो छ त बाटो यता ओद् ओद्लाबारीतिर जाँदा पनि हुन्छ बाग्राकोटमा त पुरा रमाइलो छ नि यता चियाबगान चियाबगान छ पुरा यता विद्याबासुतिर पनि यता पुरा खेतीहरू छ अब धमाधम पुरा खेतीको समय छ हो त्यहाँबाट यता अहिले चाहिँ पुरै गोरुहरू जोत्दैछ पुरै राम्रो छ हुन्छ ल ल हुन्छ हुन्छ ल ल